मेरो चाहिँ आसु छ आसुले पनि यस्तो गार्डनहरूको गर्नु हुन्छ अन्त सब्जीहरू पनि गर्नु हुन्छ उसले त काँक्राहरू खुर्सानीहरू के केहरूको उयो के हरे रोप्छ रोपेर उनीहरूले अब यो गर्छ अन्त मैले के भन्छ मलाई अस्ति त मैले कसरी रोप्छ तपाईँले यो के गर्छ भन्दाखेरि मैले सोद्धाखेरि चाहिँ उसले चाहिँ मलाई यस्तो यस्तो हुन्छ के अरे उयो गमलातिर उयो के अरे पटतिर उयस्तो गर्दा हुन्छ भनेर भन्दै थियो हो उनीहरूको त अब बस्तीमा हो उनीहरूले त अब बारी भरी त्यस्तो गर्छ हाम्रो त बजार बिचमा हो अन्त बजार बिचमा त हामीले त अब मैले सोधे हाम्रो त के अरे आँगनै के अरे उयो बारी छैन त्यसमा चाहिँ कसरी गर्नु भनेर उसले भन्यो पटतिर गर्दा हुन्छ अन्त ठुल्ठुलो ती के अरे त्यो के अरे थर्मोकोलतिर पनि गर्दा हुन्छ भनेर भन्दै थियो होइन अन्त त्यही उयस के भन्छ काँक्राको डल्लेको डल्ले खुर्सानी वा त फुलहरूको बिउहरू अब उसले मलाई दिएको थियो हो त्योहरू नि रोपेँ रोपेँ होइन अन्त रोपेँ रोपेर चाहिँ अब राम्रो हुँदै गयो राम्रो हुँदैछ अन्त सब्जीहरू पनि त्यहाँनिर मैले काँक्रा काँक्रा अब अलिकति रोप्यो डल्ले खुर्सानी रोप्यो अन्त धनियाँ प्याजहरू रोप्यो प्याजको पत्ताहरू त अहिले पनि मैले निकाल्दै खाँदैछु राम्रो हुँदो रहेछ अन्त